रेस्टुरेन्टमा चाहिँ मैले खाना मगाएको थिएँ मलाई ठिक टाइममा खाना ल्याइदिनु भयो तर मलाई धेरै मन पऱ्यो खाना पनि मन पऱ्यो टेस्टी दाल तरकारी चटनी टेस्टी रहेछ मन पऱ्यो हो अनि दालमा चाहिँ अलिक नुन कम भएछ हल्का र पनि मिठो लाग्यो हो अनि मलाई सबै कुरो अब खाना चाहिँ मन पऱ्यो मैले मजाले खाना सकेँ